बोल्नु अब हेलो भाइ म फुलबारीबाट बोलेको मैले खाना अर्डर गरेको थिएँ अन्त त्यो खानामा दाल भात सुँगुरको मासु रोटी सब्जी अनि कुखुराको मासु अर्डर गरेको थिएँ सुँग सुँगुरको मासु चाहिँ नपठाइदिनु खाने छैन अब कुखुराको मासु मत्तै पठाइदिनु भयो